भारतका केही लोकप्रिय वैज्ञानिकहरूको त धेरै छन् तर पनि केहीको नाम लिने हो भने एपिजे अब्दुल कलाम बिरबल सहानी विक्रम सारा भाइ अनि सलिम अली यो मध्ये मलाई सबैभन्दा बेसी मन पर्ने वैज्ञानिक भनेको चाहिँ एपिजे अब्दुल कलाम हो किनकि एपिजे अब्दुल कलाम चै वैज्ञानिक मात्र नभएर राइटर पनि हुनु हुन्थ्यो अनि अझ अरू धेरै कुरातिर पनि सबैभन्दा बेसी अगाडि एक्टिभ वैज्ञानिकहरूमै आउनु हुन्छ उहाँ एउटा सोसिएल वर्कर मान्छे पनि हुनु हुन्थ्यो त्यसै कारणले पनि होला मलाई एपिजे अब्दुल कलाम वैज्ञानिकहरू मध्येमा सबभन्दा बेसी मन पर्छ